दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्व र कार्यक्रमहरू इन्डिपेनडेन्स डे भयो जो चाहिँ पन्ध्र अगस्तमा मनाइने गर्दछ जब भारतले आजाद पाएको थियो र तपाईँको त्यसै गरी अरू चाडहरू चाहिँ दुर्गापूजा जहाँनिर चाहिँ नराम्रोको माथि राम्रोको जित भएको थियो र त्यसै गरी हामी नेपाली मानिसहरू जो यो नेपाली भाषा बोल्ने गर्दछन् उहाँहरू चाहिँ दसैँ तिहार पनि मनाइने गर्दछ त्यही सेप्टेम्बर अक्टोबरको बेलामा त्यसै गरी हामी दसैँ तिहारमा दुर्गापूजामा दुर्गापूजामा हामीहरू त्यही पुडी सब्जीहरू खाने गर्दछ सेलरोटीहरू दसैँ तिहारमा खाइने गर्दछ इन्डिपेनडेन्स डेमा मिठाईहरू बाँड्ने गर्दछन् देश आजाद भएको खुसीमा त्यति